ए बहिनी के अरे तपाईँलाई एउटा कुरा देखाउँ भनेको हौ म त तपाईँले पनि अनलाइन सामानहरू मगाउनु हुन्छ त नि ए अस्ति तपाईँको कति कुराहरू कस्तो आएको थियो भन्नु हुँदैथ्यो नि तपाईँले एसो हेर्दाखेरि चाहिँ राम्रो तर आउँदाखेरि चाहिँ अर्कै भएको थियो नि त्यस्तै भएको छ मलाई पनि

तपाईँ अस्ति मैले तपाईँसँग कुरा गरेको थिएन मैले एउटा के वाइट कलरको मगाएको छु भने तपाईँ र हामी योगामा जाँदाखेरि मैले भनिन मैले वाइट पनि मगाएको छु त बहिनी भनेको थिएँ नि हिजो आएछ कि तर फेरी मैले फेरी उयो गरेँ त फेरी त्यो भाइलाई भनेर त्यो अनलाइन सामान ल्याउने भाइलाई भने कि अपुई म त त्यो फर्काइदिन्छु भनेर मैले फेरी त्यो त फर्काए कस्तो खालको आएछ भन्नुहोस् न त्यो वाइट त अब एकदमै साइज नमिलेको भद्धा न भद्धा देख्ने अब त्यो यसो हेर्दाखेरि चाहिँ कस्तो राम्रो देखेको थियो अब पहिला पिङ्क राम्रो आयो त्यही त भनेको त तपाईँलाई पनि मैले देखाएको थिएँ नि त्यो पिङ्क जुत्ता कस्तो राम्रो आओको छ भनेर त्यही देखेर अब त्यस्तै टाइपको मैले वाइट देखेँ भरे वाइट त हिजो आउँदाखेरि त अबुई लगाइ नसक्नु खालको रहेछ धोका भएको जस्तो भयो मलाई योपाली त कि त्यो लगाको पनि लगाउनु पनि मन लागेन अन्त मेरो पालो रिटर्न गरेर त्यो भाइलाई मैले फर्काएर भाइ लगिदिनु ल भनेर त्यो भाइले त के भन्दै थियो ला दिदी म भ्याउँदिन यस्तो यस्तो के केहरू भनि बसेको होइन भाइ जसरी भए पनि अन्त भाइले मलाई फोनमै भन्यो कि यसरी अप्सनमा जानुहोस् त्यहाँदेखिको चाहिँ सबै ऊ गरी सकेर त्यहाँदेखि त्यसलाई चाहिँ रिटर्नमा ऊ गरिदिनुहोस् न भनेर भन्यो अन्त भाई पैसा चाहिँ के गर् गर्छ भन्दाखेरि चाहिँ तपाईँको त्यो ब्याङ्क अकाउन्ट पहिल्यै ऊ गरेको छ त्यसमा तपाईँको पस्छ नि ल तपाईँले उ गरिदिइ राखिदिनुहोस् रिटर्नको सबै अनलाइन प्रोसेसिङ गरिराखि दिनुहोस् त्यसै भन्यो त्यो भाइले कि अन्त मैले त्यही गर्दे नि अन्त त्यही कारण गर्दाखेरि चाहिँ अब रिटर्नको ऊ गरिराखेको छु अब कहिले हुँदो रहेस त्यहाँदेखि फेरि त्यो अनलाइनको भाइले आएर लगेर आफै लगेर जान्छु भनेको छ नि हौ धोका हुँदो रहेछ कोही बेला चाहिँ राम्रो कोही बेला चाहिँ नराम्रो है विश्वासै गर्नु सकेनौ अनलाइन भन्ने कुरामा चाहिँ यो पालीको जुत्तामा त मलाई पुरा धोका भयो नि धोका भयो वाइट राम्रो देखेर ऊ गरेको ए तपाईँको पनि त्यस्तै भएको थियो होइन अस्ति नै एउटा सेन्डल मगाउँदाखेरि क्याउ अब त्यहाँ त कस्तो राम्रो थियो होइन तपाईँले पनि मलाई भन्नु भएक थियो नि मैले सेन्डल मजाको मगाएको छु त्यो ट्रान्सपेरेन्ट हिल भएको क्या त्यस्तो भनेको थियो भरे आउँदा त अर्कै आयो है तपाईँको पनि अबुई विश्वास चाहिँ हुँदैन रहेछ अनलाइनको माथि चाहिँ हेर्दा राम्रो हुन्छ आउँदा अर्कै आइपुग्छ र त अब कोही बेला त्यस्तो लाग्छ नि अफर बजारतिर यसो हेर्दाखेरि त्यही जुत्ताहरू महँगो न महँगो हुन्छ फेरि अब यता अन मोबाइलमा हेर्दा अनलाइनमा हेर्दाखेरि अब ठिक्क आदि दामको हुन्छ त्यही त हाम्रो अस्ति एकजना इस्टेला मिस थियो कि शान्ति मिस मैले त कस्तो अनलाइन मात्रै मगाउँछु जुत्ताहरू उसले कस्तो राम्रो राम्रो हिल्सहरू लगाउनु हुन्छ कि अन्त म त डर हिल्स त मगाएको छुइनँ भने नि मैले त भने नि त्यसै भने नि हिल्स चाहिँ मगाउँदिन मलाई स्पोर्ट सू चाहिँ मलाई अलिकति त्यही मैले एक दुईवटा पहिला पनि मगाएकोले गर्दाखेरि चाहिँ नि त्यस्तै लाग्यो नि मलाई त्यही राम्रो भएको कारणले गर्दा त्योपाली अब त्यो पिङ्कको अब देखेरै मैले वाइट मगाएको थिएँ भरे त हेर न कस्तो भएछ त्यही कारण म तपाईँलाई मोबाइलमा देखाउँछु ल मैले यस्तो अब त्यो त मैले फर्काउनको लागि ऊ गरेर त्यो भाइले अब आज उएसमा लगेर गएछ तल छोडिराखि दिएको थिएँ कि भरे फोन गऱ्यो शान्ति मिस जुत्ता कहाँ छ भन्यो भरे तल कृष्ण बहिनीकोबाट लगेर गएछ त्यही कारणले गर्दा मोबाइलमा त हुन्छ नि यो जुत्ता आएको थियो भनेर तपाईँलाई देखाउँदा ए ल सोचेर सम्झेर मात्रै ऊ यो गर्नु है कोही बेला धोका हुँदो रहेछ जुत्ताहरूमा त है ए होनि हौ बहिनी त्यस्तो हुँदो रहेछ नि ए ल ल